अब भन्नैपर्दा किसानहरूले अब आफ्नो फसलहरू लगाएको हुन्छ जैविक खेतीको है यताउता अब के हुन्छ कसो गरेर हुन्छ भनेर जैविक खेतीपातीहरू लगाएको हुन्छ कोही बेला अब समयले साथ दिँदैन लगाएको अब जैविक खेतीहरू सब नोक्सान भएर जान्छ कोही बेला अब बिक्रीपट्टा राम्रो भइदिँदैन भनेको जस्तो आफूले सोचेको जस्तो पुरा होइदिँदैन कसैले अब त्यही अब के हुन्छ भने बेसी यता उता बेसी उयो दलाली बेसी भएर पनि बिक्रीपट्टा बन्द भइदिन्छ त्यसले गर्दाखेरि अब किसानहरूलाई उनीहरूले खटेको उनीहरूले मजदुरी गरेको अनुसार पसिना बगेको अनुसार चाहिँ राम्रोसँगले यसरी बिक्रीपट्टाहरू चौपट भइदिएर त्यहाँदेखि सबै कुरो रहँदाखेरि चाहिँ अब कतिले त आफ्नो घरबाट नसकेर लोन सोन खोली खोली पनि गरेको हुन्छ विचराहरूलाई लोन तिर्नु पनि अब त्यस्तो भइदियो भने लोन तिर्नु पनि अलि असक्षम हुन्छ त्यस कारणले कतिवटा अब टेन्सनले नै गर्दाखेरि अब आत्महत्या पनि गर्ने कोही आपत् पर्छ किसानहरू कृषिहरूलाई र भन्नु पर्दाखेरि अब सरकारबाट पनि छ धेरै योजनाहरू छ अहिले जैविक खेतीपातीको लागि अलग्गै योजनाहरू बनेको छ सरकारबाट पनि अब त्यो टुङ्गोले राम्रोसँगले आफूले खोजेर गयो भने एउटा उयोहरू पाउनु सकिन्छ सरकारबाट पनि कुनै राहतहरू पाउन सकिन्छ